हेलो को बोल्नुभएको हजुर के चाहिएको थियो तपाईँलाई हजुर

अँ तपाईँलाई फलफुल के चाहिन्छ आइफल केरा याँ हाम्रोमा आइफल केरा पपाया अन्त ग्रेप्सहरू अन्त किवीहरू धेरै धेरै छ हजुर हजुर कति किलो हजुर अरू केही चाहिँदैन हजुर अम्बकहरू अम्बकहरू छन् हजुर अन्त अरू केही अरू तेलहरू चाहिएन तपाईँलाई पूजामा त तेलहरू दियोको त्यो सलेदोहरू पनि त चाहिन्छ हजुर हुन्छ अन् अरू केही फ्रुट चाहिँदैन जस्तो कि ग्रेप्सहरू हुन्छ यति नै हो नि तपाईँको आइफल पाँच केजी अन्त आइफल कति केजी ए ए चार केजी चार केजी हजुर तेल चाहिँ एउटा है ए हुन्छ अँ म हिसाब गरिदिन्छु कि कति लाग्ने रहेछ अन्त तपाईँको यो चार केजी आइ चार किलो आइफल अन्त चार किलो उयो अम्बकको अन्त चार किलो उयो बनानाको अन्त एउटा तेल र स सलेदो गरेर तपईँको टोटल चाहिँ कति भएछ भने पाँच सय चालिस भएछ हो अन्त म यो उयेसमा झोलामा हालिदिइराख्छु हो तपाईँ लिनु आउनोस् म यहाँ राखिदिइराखेको हुन्छु नि ल हुन्छ तपाईँले मलाई भेटेन भने पनि मेरो यहाँ भाइ या बहिनी हुन्छ हो दोकानमा अन्त तिनीहरूलाई सोध्नु तिनीहरूले दिन्छ नि ल हुन्छ राखेँ ल वेलकम